मैले तपाईँको ट्याक्सी बुक गरेको थिएँ तपाईँको बेसी नै टाइम लाग्ने रहेछ त्यसैले आजको लागि चाहिँ म रद्द गर्दैछु फेरि कुनै दिन तपाईँको बुक गरौँला है